हाम्रो कालिम्पोङ भन्ने जग्गामा विशेष तपाईँको त्यहाँनिर कलेजहरू भनेको कालिम्पोङ कलेजहरू भयो अनि पोलिटेक्निक कलेजहरू भयो अनि विशेष त्यहाँ पढाउने कुराहरू भयो तपाईँको साइन्स अनर्सहरू भयो कमर्स अनर्सहरू भयो आर्ट्स अनर्सहरू भयो विभिन्न कुराको अनर्सहरू भयो त्यहाँदेखि तपाईँको कालिम्पोङ कलेजमा अनर्सहरू अनि तपाईँ अर्को कलेज पोलिटेक्निक कलेज त्यहाँनिर भयो तपाईँको सिभिल इन्जिनियरिङ भयो अनि त्यहाँनिर तपाईँको भयो मेकानिकल इन्जिनियर अर्कोपट्टि भयो त्यहाँदेखि तपाईँको भयो केमिकल इन्जिनियरिङ धेरै प्रकारको इन्जिनियरिङहरू छ अनि अर्को तपाईँको कलेज भन्नुहुन्छ भने लेडिस कलेज छ क्लुनी हुमेन्स कलेज छ क्लुनी हुमेन्स कलेजमा पनि केटीहरू पढ्छ त्यहाँनिर अनि त्यहाँनिर राम्रो राम्रो कुराहरू छ राम्रो राम्रो कलेज छ कालिम्पोङमा विशेष यो तिनवटा कलेज छ अनि हामीले कालिम्पोङदेखि अलिकति बाहिर हेर्यौ भने पेदुङमा एउटा कलेज छ पेदुङ गभर्मेन्ट कलेज त्यो कलेजहरू पनि भर्खर भर्खर बनिएको कलेज हो त्यो कलेजमा पनि राम्रो कुराहरू छ राम्रो कुराहरू सिकाउँछ विशेष कालिम्पोङमा भएको तिनवटा कलेज हो